पाहाडी क्षेत्रमा समतलमा जस्तो धेरै ठुल्ठुलो खालको सुन्दर सुन्दर चराहरू त देखिँदैन तर मसिनो मसिनो चराहरू चाहिँ हामी यहाँ पाउँछौँ जस्तै भँगेरा भयो सुगा भयो चाँचर भ्याकुरा काग अनि गौँथली चाँचरी यो किसिमको चराहरू हामी पाउँछौँ है अनि मलाई चरा खुबैमा पशुप्राणी मनपर्ने मान्छे हो चरा खुबै मनपर्छ अनि उनीहरू बोलेको उनीहरूले बिहान बिहान उठ्दाखेरि जो उनीहरूको आवाजले गीत गाएको सुन्दाखेरि अति नै आनन्दित हुन्छु म अनि माया लाग्छ मैले उनीहरूको भाषा बुझ्नु नि उनीहरूले बोलेको बुझ्नु नि भनेको जस्तै लाग्छ हुन त धेरैजना मानिसहरूले बुझ्छन् हरे भाषा है तर मलाई पनि त्यस्तो जिज्ञासा हुन्छ क्या उनेरको भाषा बुझेको भए कस्तो राम्रो हुन्थ्यो के भनेको होला के भन्नु खोजेको होला बिहान आएर रुखमा मेरो त अम्बकको रुख छ अगाडिपट्टि रुखमा आएर उनीहरू कस्तो मज्जाले गीत गाउँछन् है कस्तो मिठो मिठो स्वरमा निकालेर उनीहरू भाकामा तानी तानी गीत गाउँछन् अति नै सुन्दर लाग्छ अनि मलाई मन पर्ने चाहिँ अब हाम्रो भेगमा त ज्यादा मात्रामा हामीले भँगेरा पाउछौँ अनि भँगेरा मलाई खुब मनपर्छ अनि बिहान बेलुका म भँगेरालाई चारो पनि दिन्छु धेरै मात्रामा भँगेरा छ यहाँ चारो पनि दिन्थेँ अब जुन भ्याकुराहरू भन्यो होइन गौँथलीहरू भन्यो गौँथली पनि हुन्छ तर गौँथली चाहिँ प्रायः बस्ती एरियातिर कमान बस्तीतिर हामी पाउँछौँ यहाँ चाहिँ गौँथली हामी पाउदैनौँ अनि यो भँगेरा चाहिँ प्रचुर मात्रामा हामी या दार्जिलिङमा पाउँछौँ र खुब मनपर्छ मलाई अनि चराहरूलाई हेर्नु चराको गीत सुन्नु मलाई खुबै मनपर्छ र मलाई चरा साह्रै मनपर्छ हाम्रो भेगमा मसिनो मसिनो चरा पाए तापनि अति नै सुन्दर छ